हेलो अलका सुन्दैछस् ऊ यो के पो भन्छ मैले तँलाई एउटा कुरा भन्नुको लागि कल गरेको थिएँ कि अन्त ठिकै छ मैले अस्ति हाट बजारबाट एउटा दामी बडेको ह्या ह्यान्ड ब्याग किनेको थिएँ कि त्यसमा चाहिँ अब जग्गा पनि मजाको छ फोन हाल्ने जग्गा पनि होइन ठुलो स्पेस छ अब एउटा मेकअप बक्स वाटर बोटल खाताहरू पनि सबै अट्छ हो अन्त त्यहाँदेखिन्को चाहिँ क्वालिटी पनि राम्रो छ त्यो हाट बजारबाटै किनेको अन्त दाम पनि ठिकैको थियो हो अन्त त्यहाँदेखिन्को चाहिँ राम्रो छ त्यो ब्याग हो सबै पुरा स्पेस भएको अन्त त्यहाँदेखिन्को चाहिँ राम्रो छ अन्त चाहिँ म के पो भन्छ म घर आउँदाखेरि तँलाई पनि एउटा ल्याइदिऊँ भनेको थिएँ म अहिले क्लास जाँदा पनि त्यही बोक्दैछु एकदमै सजिलो हुन्छ हो बोक्दाखेरि पनि अन्त त्यहाँदेखिन्को डिजाइनहरू पनि राम्रो छ तँलाई पनि ल्याइदिऊँ भनेको थिएँ